हजुर सर भन्नु होस् न सर ए हजुर हजुर हजुर भन्नु होस् न गर्नु पर्छ चिल्ड्रेन डे त हजुर अब हामीले पैसा त उठाउनु पर्छ अब किन भन्दा अब नानीहरूले पनि अब एक्स स्टुडेन्टहरूले पनि राम्रोसँगले राम्रो दिएको छ टिचर डे हामीलाई र अब हामीले पनि अब नानी अब स्टुडेन्टहरूलाई त राम्रोसँगले चिल्ड्रेन डे दिनु पर्छ अब उनीहरूलाई पनि हो त्यसको लागि त अब गर्नु पर्छ अब समय पनि आइपुगि सक्यो अब डेट आइपुग्नु आँटिसक्यो अब धेरै कम्ती छ समय अनि त्यही भएर चाहिँ हामी सब मिलेर गर्नु पर्छ सर के छ तपाईँको विचार चाहिँ के सोच्नु भएको छ हजुर सर हजुर सर

हजुर सर अब हजुर सर अब इभेन्ट पनि त्यही हो नानीहरूलाई अब फर्स्ट अब् अल अब इन्टरटेनको लागि अब टिचर्सहरूले राम्रो राम्रो अब डान्सहरू सिङ्गिङहरू गरेर हो अन्त अब के गरेर अब खाने कुराहरू पनि अलिक राम्रो नानीहरूलाई खाने कुराहरू बाँडेर मिठाईहरू बाँडेर चाहिँ चिल्ड्रेन डे मनाऊ न हामी सब मिलीकन अन्त अब पैसा चाहिँ अब के कति खर्च हुन्छ स्कुल स्टुडेन्टहरू कति छ अब त्यही अनुसारले हामी भोलि फेरि सबजना टिचरहरू एक पल्ट मिटिङ बसेर बात गरेर अन्त अब कति के लाग्छ त्यो उठाएर पैसा पनि हामीले उठाऊँ न हजुर अब होइन होइन दुइवटा त नदिऊँ होला कि अन्त के भन्छ खाना बनाइदिऊँ न खाना दिऊँ भात अन्त चिकन मट मटन हजुर सर त्यस्तो चिकनहरू गरौँ न हजुर सर हजुर भेजलाई चाहिँ पनिर मटर पनिर हजुर सर हजुर सर टिचरहरूलाई चाहिँ त्यही मटनहरू बनाउनु पर्छ होला हौ अन्त सर अब भोलि त स्कुल छुट्टी होला हामी पर्सिको दिन भेटौँ न सबजना मिट भेटेर मिटिङ गरेर कति के गर्नु पर्छ हामी सर सल्लाह गरेर गरौँ न अन्त इभेन्टमा हजुर इभेन्टमा त हामीले डान्सहरू भयो सिङ्गिङ भयो टिचरहरूकोबाट अब गाउनेले अब गाउँछ कविताहरू अनि त्यस्तो नानीहरूलाई चाहिँ इन्टर्टेन खुसी पार्नु नानीहरूलाई अन्त त्यही भएर गरौँ सबजना हजुर हजुर हजुर म गीत गाउँछु मिसहरूलाई पनि नचाउनु पर्छ हो अन्तदेखि अरू कुरा चाहिँ गरौँ पर्सि न भोलि स्कुल छुट्टी पर्सि भेटेर सब कुरा गरौँ न हजुर हुन्छ हुन्छ सर हुन्छ हुन्छ हुन्छ सर गुड नाइट हजुर हुन्छ बाइ गुड नाइट